हेलो अँ रुना भन त म त बसिरहेको थिएँ घरमा खै जाने भनेको त तिमीले पनि केही भनेनौ त्यही त मैले भनेको कि तिमी भयौ म भएँ दुईजना होइन अनि त्यहाँ माथिलो गाउँको आरतीहरू आरतीहरू मुर्ती खोला नै जाउँ है ल अस्ति हामीले सल्लह गरेको थियाँ नि मुर्ती त्यहीँ छेउमै पनि हुन्छ होइन त्यति साह्रो गाडी भाडा पनि अलिकति भए पनि मिलाएर त जानु पर्यो नि होइन भन त त्यही त के गर्नु भन त अब बिहानै निक्लिएर जाने हो भने चाहिँ अब बिहानै निक्लिएर हामी सबैजना बिहानै गाडी गरेर जाने हो भने चाहिँ सामानहरू यहीँबाट किनिकन उतै पकाएर खाँदाखेरि पनि अब राम्रै हुन्छ किनभने पिकनिक गएको होइन उतै पकाएर खायो भने रमाइलो पनि हुन्थ्यो अब भ्याउ नभ्याउने साथीहरू छ भने चाहिँ बाह्र अलिक ढिलो ढिलो निक्लियो भने त खाना बोकेरै जानुपर्छ होला हौ होइन भन त हइन त्यो गाडी त भइहाल्छ नि होइन तर त्यही त हो मुर्ती होइन मुर्ती खोला त्यहीँ त हो जाँदा भइहाल्छ तर के भन्छ अरे यहाँ सुन न छिट्टै निक्लिनु हो भने चाहिँ पकाएर मलाई त नि के भन त उतै पकाएर खाएको राम्रो हुन्थ्यो होला है रमाइलो हुन्छ नि सबैले पकाउँदा त्यही त रा घरबाट फेरि सबैजनाले बनाएर यति य ति बनाउँदै लानुपर्यो बिहानै तयसमा पनि अर बिहानै जाने भए पनि बेलुकै सबै सामानहरू रेडी पार्यो होइन के के लानु छ के के गर्नु छ सबै रेडी बिहानै लिएर जाँदा पनि त्यही हो अब पकाएर लानु छ भने उठ्नु त पर्ने बिहान नै हो बिहानै उठेर पकाएर सबैजना नै उठ्नु पर्छ आफ्नो आफ्नो पकाउनको लागिन् पकाएर त्यही त भनेको त बिहानै एट एसै पनि बिहानै उठ्नुपर्ने हो त्यसै पनि गाडीमा जाँदा नि बिहानै उठ्नुपर्छ खाना पकाउने भए नि बिहानै उठ्नु पर्ने हो अनि बरुभन्दा उतै पकाएर रमाइलो पनि हुन्छ सबै साथीहरू भेला भएर पिकनिकमा होइन पकाइ पार्यो अब एकदिन त हो त्यही त सालमा एकपल्ट त खेल्न जाने हो अनि आउँदा पनि त्यति साह्रो ढिलो हुँदैन बनाइसनाइ गरी यसो बसिकन गफडीसफ्डी लगाएर आउँदाखेरि त मुर्ती खोला त्यहीँ हो आरामले आइपुग्नु सकिहाल्छ नि है त्यै त तेस्तै भनुम् न भोलि वाँ गोएर सल्लाह गर्नु पर्छ हो अँ साथीहरूलाई भोलि काममा भेट गर्न आउँछ नि भेट्छ नि त्यति बेला सल्लाह गर्यो कि सबैजनालाई कति के हो कसो हो कति पैसाहरू हिसाब गरिकन त्यहाँ जति उठाएर बेलका नै सबै सामानहरू किनेर जाउँ न है ल त्यही त बिहानै सबै सामानहरू सल्लाहडल्ला गरिकन बेलुका गरौँ बिहानै गाडीलाई चाहिँ अगाडि दिनै भनिराख्नु पर्छ अन्त जाउँ है ल ल ल भोलि भेट्यौँ न ल ल